हेलो यो कुविन्स क्याफे हो ए मैले के भन्छ भेज पिज्जा अर्डर गरेको थिएँ विथ चिज तर तपाईँहरूले चिकन पिज्जा पठाइदिनु भएछ अन्त यो अलिकति दा बासि बासि देखिन्छ होइन अन्त म त्यही कारण मेरो अर्डर फिर्ता लिनुको लागि तपाईँहरूसित भनेको मलाई जति सक्दो चाहिँ भेज पिज्जा नै पठाइदिनुहोस्